दार्जिलिङमा सबैभन्दा सर ठुलो सरकारी हस्पिटल इडेन हस्पिटल हो यो दार्जिलिङ मेन रोड मेन दार्जिलिङको बस स्टेसनको छेउमा छ दार्जिलिङमा अरू थुप्रै स्टेस् हस्पिटलहरू पनि छन् तर तिनीहरू प्राइभेट छन् दार्जिलिङको इडेन हस्पिटल दार्जिलिङको सबभन्दा ठुलो सरकारी हस्पिटल हो यसमा सबै प्रकारको इलाजहरू गरिन्छ यो महँगो पनि छैन र लाइनको टिकटको लागि दुई रुपियाँ खालि लाग्छ अनि दबाईहरू यस ह हस्पिटलमा फ्रीमै दिन्छ अनि यहाँको सब स्वास्थ्य एकदम राम्रो छ स्वास्थ्यकर्मीहरू एकदम राम्रो छ राम्ररी बोल्छ राम्ररी गर्छ एउटै कुरा नराम्रो छ त्यो हस्पिटलमा पुरा भिड हुन्छ हस्पिटलमा अरू त्यति